हजुर मैले तपाईँकोबाट अस्ति एउटा डस्टबिन किनेको थिएँ नि हौ त्यो हजर अलिक ठुलो राम्रो रहेछ कलर पनि राम्रो रहेछ हो समानहरू हाल्नु पनि सुबिस्ता भयो हजुर हजुर एकदमै राम्रो रहेछ मोटो पनि रहेछ हजुर घरकोभन्दा ठुलो पनि रहेछ हजुर कलरहरू पनि मन पऱ्यो राम्रो रहेछ हजुर हुन्छ